कसरी भनेदेखि चाहिँ यो बगैँचाहरूमा चाहिँ फुलहरू रोप्ने रोप्ने जस्तोमा फुलमा नर्सरीहरूमा फुलहरू हुन्छ त्यो हेरेर हामीले यो फुलहरू रोप्छौँ अनि यो फुलहरू रोप्दाखेरि चाहिँ कतिहरू फाइदाहरू देखिन्छ भनेदेखि चाहिँ हाम्रा गाउँघरका दिदीबहिनीहरूले बजारमा सबै बिक्री गर्नु लान्छ त्यो बिक्री गर्दाखेरि चाहिँ आउने पैसाहरू पनि देखिँदो रहेछ हामीलाई पनि यस्तो यो फुलहरू रोप्दाखेरि चाहिँ हामीले यसरी फुलबगान लाउँदाखेरि चाहिँ पैसा देखिने चाहिँ हामीलाई अलिक आशा ला आशा हुँदोरहेछ अब चाहिँ यो फुलहरू रोपेर पैसा देखिने रहेछ भन्ने हामीलाई धेरै आशा लाग्छ त्यही कारण चाहिँ हामीले फुलहरू रोप्छौँ जस्तोमा हाम्रो घरमा पनि मैले फुल रोपेको छु जस्तोमा गदावरी रोपेको छु सयपत्री रोपेको छु अरू अन्य अन्य फुलहरू पनि छन् त्यो फुलहरू पनि हाम्रा घर गाउँघरका दिदीबहिनीले लगेर हाम्रै फुलहरू लगेर बजारमा लगेर बिक्री गर्छन् अनि बिक्री गर्दाखेरि अलिलि पैसाको हामीलाई पैसा देखिन्छ त्यो पैसा देखिँदा चाहिँ हामीलाई पनि अझै यो बगानहरू यो बो बोट बगैँचाहरूमा पनि कत्ति कुरोहरू रोप्नु मनलाग्छ अन्त अरू अरू फुलहरू पनि धेरैवटा छन् हामीहरू देखिँदैन हामीलाई थाहा हुँदैन नामहरू र पनि हामी ल्याएर यो कुन फुललाई चाहिँ हामीले रोप्दाखेरि फाइदा हुन्छ कुन फुलले चाहिँ हामीलाई फाइदा गरिन्छ भन्ने हामीलाई चाहिँ त्यत्ति उयो त छैन हामीलाई याद चाहिँ छैन त्यही कारण चाहिँ जानेको जत्ति चाहिँ हामीले यो फुल बगैँचाहरूमा अलिलि बगानहरूमा बगैँचाहरूमा ल लग्ने लाउने गरिन्छ त्यही कारण चाहिँ अहिलेसम्म हामीले यही बगैँचामा नै हामीले सुरु गरिएको छ